हाम्रो ने हाम्रो गाउँसमाजमा नृत्यहरूको नृत्यहरू धेरै प्रसस्त छ हाम्रो आफ्नो आफ्नो डा हाम्रो आफ्नो आफ्नो भाषाको डान्स हुन्छ आफ्नो आफ्नो जात धर्मको डान्स हुन्छ जसमा हामी काहीँ पनि प्रोग्रामहरूतिर गएर आफ्नो आफ्नो जातहरूको डान्सहरू गर्न पनि सक्छौँ हामी आफ्नो आफ्नो भाषाहरू लिएर पनि डान्सहरू गर्नसक्छौँ यसै बिहाबटुलहरूतिर पनि हामी आफ्नो आफ्नो नृत्यहरू राख्नसक्छौँ बर्थडेतिर पनि हामी हामी आफ्नो आफ्नो डान्सहरू राख्नसक्छौँ हामी कसै प्रोग्रामहरू हेर्नुजाँदाखेरि डान्सहरू हेर्दाखेरि हामीलाई भित्रैबाट खुसी लागेर आउँछ जस्तै दुःखी भएको छ भने पनि आफूलाई खुसी हुने एउटा रिजन हुन्छ